हाम्रो ग्रामीण क्षेत्रतिर हाम्रो किसानहरूले जुन चाहिँ डिजास्टरहरू आउँछ जुन चाहिँ हार्म पोस्छ हाम्रो यतातिर आउँछ बाढ आउँछ अब थुप्रै कुरो जो हामीलाई हार्म भइरहेको हुन्छ त्यसको लागि सरकारबाट केही पाएको हुँदैन जुन चाहिँ हामीले पाउनुपर्ने जुन चाहिँ हामीले रियल फेस गरिराको छ प्रबलमहरू त्यसमा हामीलाई सबसिडी टाइपको जुन चाहिँ बिगार गरेर जान्छ नेचरल डिजास्टरहरूले हामीलाई हाम्रो एरियातिर हाम्रो ग्रामीण क्षेत्रतिर त्यस्तोतिर सरकारबाट केही हेल्पहरू हुँदैन जुन चाहिँ ड्रेनेज सिस्टमहरू हुन्छ हामी गन्दगी बनाएर बगिरहेको हुन्छ र हाम्रो पञ्चायत एरियातिर राम्रोसँगले कामहरू अब हुँदैन सबै एकाअर्कामाथि ब्लेम गरेर बस्छ र केही राम्रो कुरो चाहिँ भएकै छैन त्यही भन्छु म लिस्टमा चाहिँ तपाईँहरूले जुन चाहिँ हामीले पाउने हक छ त्यो दिनुपर्छ